फर्स्ट अफ अल म चाहिँ आफ्नो बालीको उत्पादकत्व चाहिँ कसरी गुणस्तर सुधार गर्न गर्नका निम्ति प्रविधिहरू प्रयोग गर्छु भन्दाखेरि चाहिँ फर्स्ट अफ अल मैले उत्पादन गर्नका लागि अर्ग्यानिक आफ्नै घरमै बनिएको मलहरूलाई प्रयोग गरेर सही मुल्यमा मैले बेच्न सकेँ भने सक्छु है अनि त्यहाँबाट त्यसमा चाहिँ मैले यही किराहरूलाई मार्नका लागि केही गेमेक्सिनहरू भयो किराहरूलाई मार्ने एउटा प्रयोग गर्छु एउटा त्यो प्लान्ट्सको लागि औषधीको रुपमा किराहरूबाट बचाउनलाई अनि अर्को फर्स्ट अफ अल चाहिँ सबैभन्दा पहिला चाहिँ अर्ग्यानिक मलकै प्रयोग गर्छु